मेरो गाउँ दार्जिलिङ जिल्लाअन्तर्गतको सुकुना भन्ने ठाउँलाई चिनिन्छ यसको प्राकृतिक रूपमा पनि यो एकदमै घनीभूत रहेको छ यसमा विविध प्राकृतिक सन्साधनहरू उपलब्ध छ यसका अतिरिक्त आधुनिक प्राविधिक विकासको क्षेत्रमा पनि यसले धेरै प्रगति र विकास गरेको छ यस कारण पनि मलाई मेरो गाउँबारे चर्चा गर्न मेरो गाउँबारे विचार विमर्श गर्न मनपर्छ र योबारे मलाई कुराहरू राख्न मनपर्छ कि यसको प्राकृतिक घनीभूत ता हुँदाहुँदै पनि यहाँका मानिसहरू यहाँका बासिन्दाहरू एकाअर्कासित समीपमा रहेर एकाअर्कासित त्यो भाइचारा र बन्धुत्वको क्षेत्रमा एकदमै नजिक रहेको छ र यहाँको शान्ति श्रृङ्खला एकदमै राम्रो छ यो गाउँको सामाजिक एकत्व भनेको यहाँको बहुभाषिक परिचय हो जसले यो गाउँलाई प्रतिनिधित्व गरेको छ यहाँ विभिन्न थरीका विभिन्न जातिका जात जातिका मानिसहरू बसोबास गर्छन् जसले यो गाउँको सामाजिकतालाई प्रतिनिधित्व गरेको छ यी सम्पूर्ण कुराहरूका आधारमा पनि मलाई मेरो गाउँ मनपर्ने हो मलाई मेरो गाउँ मनपर्छ र यसबारे मलाई क कुरा गर्न यसबारे विचार गर्न यसबारे विमर्शहरू गर्न उचित लाग्छ यो गाउँको सम्प्रभुता यो गाउँको विकास यो गाउँको समृद्धि अन्य दार्जिलिङ जिल्लाको अन्य ठाउँहरूभन्दा खुबै महत्त्वपूर्ण र खुबै रोचक छ किनभने यो दार्जिलिङ जिल्लाको मूलद्वार जस्तो पर्दछ जसबाट सिलगढी तराई डुवर्स सिलगढीबाट जाँदाखेरि दार्जिलिङ पाहाड चढ्दाखेरि मेरो गाउँ सुकुना भएर नै चढ्नुपर्छ र यस कारणले पनि यसका प्राविधिक विकासको निम्ति यो ठाउँ निकै उच्च स्थानमा पुग्नसकेको हो यसबाट दार्जिलिङको सुप्रसिद्ध टोय ट्रेनको मार्ग पनि छ साथसाथै राष्ट्रिय राजमार्ग पनि जो दार्जिलिङ जिल्लासम्म पुग्दछ त्यो मेरो गाउँ सुकुना भएर नै जान्छ यति मात्र नभएर यस सुकुना क्षेत्रमा नेपाली साहित्यका विविध व्यक्तित्वहरू पनि बसोबास गर्छन् धन यी सम्पूर्ण कुराहरूले गर्दा सांस्कृतिक रूपमा पनि वैचारिक रूपमा पनि बौद्धिक रूपमा पनि मेरो गाउँ घनीभूत छ यसोस्ले गर्दा मलाई यो गाउँ मनपर्छ र यसबारे कुरा गर्न मनपर्छ